हाम्रा छेत्रमा खेलकुदको विकास वा प्रबन्धनमा सहयोग गर्ने कम्पनीहरू त छैनन् तर समाजका सङ्घ संस्थाहरू भने एकाधिक छन् जसले आफ्नै क्षेत्रका स्थानीय खेलाडीहरूलाई विकास गर्न अथवा खेदकुद गर्नमा प्रोत्साहन गरिरहेका छन् जस्तै उनीहरूले विभिन्न प्रकारको फुटबल टोर्नामेन्टहरू राखेर विभिन्न प्रकारको ब्याडमिन्टन टोर्नामेन्टहरू राखेर म्याराथनहरूको आयोजन गरेर गाउँ समाजलाई अथवा राज्यलाई राष्ट्रलाई पनि राष्ट्रहरूका निम्ति राष्ट्रका निम्ति पनि एकाधिक खेलाडीहरू उब्जाउने काम गरिरहेका छन् जसले गर्दा भविष्यमा गएर ती खेलाडीहरू कुनै न कुनै राष्ट्र स्तरमा पुग्न सक्छन् अथवा राज्य स्तरमा जिल्ला स्तरमा अथवा अन्तराष्ट्रिय स्तरमै पनि पुग्न सक्छन् यसरी यी सङ्घ संस्थाहरूले खेलाडीहरूमा लुकेर बसेका प्रतिभाहरूलाई अगाडि ल्याउने कार्य गरिरहेका छन्